अब हाम्रो नेपालीमा चाहिँ विशेष मेन पूजा चाहिँ अब हाम्रो कुल पूजा भन्छौँ कुल पूजा चाहिँ तपाईँको हामी पूर्णिमा गर्छौँ धुप हाल्छौँ आफ्नो पितृहरूलाई धुप हाल्छौँ र उहाँहरूलाई सम्झन्छौँ स भगवानसँग प्रार्थना गर्छौँ कुलसँग प्रार्थना गर्छौँ कि उहाँहरूको आत्माले सधैँ शान्ति पाउन् उहाँहरू अब हाम्रो स हाम्रो संस्कृतिमा चाहिँ त्यस्तै छ अब त्यसरी नै अब हामीलाई पहिलादेखि नै सिकाउँ बाबाआमाहरूले बाजेबोजूहरू त्यस्तै सिकाउँदै आएको कि कुल भनेको के हो कुल धुप कसरी गर्नुपर्छ कसरी आफ्नो पितृहरूलाई सम्झिनुपर्छ त्यस्तै पाराले नै हामी अहिले हाम्रो सांस्कृतिक संस्कृति नै हो संस्कृति नै हो यो त्यसरी नै हामी गरिरहेका छौँ